मैले चाहिँ एउटा क्लिनिकबाट एउटा सनस्क्रिम मगाएको थिएँ उसको चाहिँ म रिभ्यू दिनु चाहन्छु कि मैले त्यो रिभ्यूमा चाहिँ टेन आउट अफ टेन दिन चाहन्छु किनभने त्यो एकदमै राम्रो लागेको मलाई छ